मलाई चाहिँ कथाहरू पुरा मन पर्छ र कथाहरू पढनु पनि पढनु लेख्नु पनि पुरा मन पर्छ सुन्नु झन् पुरै मन पर्छ त्यो मुना मदनको कथा झन् कति राम्रो छ दुइटा इस दुईटाको केटा र केटीको स्टोरी कत्ति राम्रो छ राम्रो लाग्छ र कथाहरू कथाहरू लेख्नु पर्यो भने म नेपालीमै लेख्छु मलाई नेपालीमै लेख्नु मन पर्छ